नमस्कार दाजु एजेन्सीबाट मैले पहिला पनि धेरै क्याबहरू बुक गरिसकेको छु यो आउने हप्ता पनि म मेरो परा परिवारसँग यात्रा गर्ने निधो गरेको छु त्यो क्याब बुक गर्दा मैले एउटा प्रमो कोड पाएँ हो त्यसमा केही डिस्काउन्ट छ तपाईँले भन्नुहुँदै थियो सात सौ हो अलिक कम गरेर पाँच सौसम्म गर्नु सक्नुहुन्छ